हेलो

हेलो अँ भन्नुहोस् त हजुर को बोलेको ए लासाङ डोल्मा हो अँ भन्नु त

अब तिमीले अब एचएसमा अब राम्रो मार्क्स ल्याएर अब पास गर्यो भनेदेखि अब राम्रो राम्रो कलेजहरूतिर त्यसै तिमीले पाइहाल्छौ होइन कलेजहरूतिर अब तिमीले त्यतै नै एडमिसन पनि पाइहाल्छौ

अब कलेजहरू गर्नु कलेज गर्नु कलेज गरिसकेर अब केही कोर्सहरू गर्नु होटेल म्यानेजमेन्टहरू गर्नु अन्त त्यसपछाडि होटेल म्यानेजमेन्टहरू गर्नु अँ त्यसमा फेरि अब थुप्रै कामहरू पाउँछ त पुलिसको अब फर्महरू आउँछ त्यो पुलिसको फर्महरू आउँदाखेरि भर्नू मार्क्स चाहिँ अब एचएसमा अब मार्क्स चाहिँ एचएसमा राम्रो ल्याएको हुनुपऱ्यो नि त होइन अब तिम्रो उयेसमा माध्यमिकमा कति आएको छ पर्सन्टेज अब माध्यमिकमा अब कम्ती पर्सन्टेज आएको छ भने एचएस एचएसतिर अब निकै पर्सन्टेज ल्याउनु पर्यो अब निकै पर्सन्टेज ल्याएकोहरूले पो अब जे भन्यो कलेजतिर पनि त्यसै एडमिसनहरू पनि पाइहाल्छ होइन अब कम्ती मार्क्स आएको हो भने त अब साह्रै पर्छ अब तिम्रो कति छ मार्क्स एचएसमा फिफ्टी क्रस छ अब कलेजहरू गर्नु अब कुन चाहिँ कलेज गर्ने त कुन चाहिँ कलेज गर्ने त अब सिलगढीको कलेजहरू गर्यो भने अब चार वर्षमा कलेज सकेर अब तिमीले अब कलेज सँगसँगै कम्प्युटर क्लासहरू पनि गर्दै गर्यो भने हुन्छ होइन अन्त कम्प्युटर क्लासहरू गरिसकेर त्यसपछाडि केही कोर्सहरू गर्नु होटेल म्यानेजमेन्टहरू गर्दा पनि हुन्छ पुलिसहरूकोतिर जानु नर्सिङ गर्ने भएदेखि नर्सिङ ट्रेनिङहरू कालिम्पोङतिर पनि हुन्छ त त्यतातिर नर्सिङ उयो ट्रेनिङ गरेर अब जानु अन्त अहिले कहाँ छौ तिमी चाहिँ ए अहिले तिमी कलेज जोइन गरेको छैनौँ

अँ अब रिजल्टहरू आइसकेपछि त अब जोइन गरिहाल्नु कलेजमा नत्र एड्मिसन पाउँदैन फेरि हो अब गरिहाल्नु ल